अब हाम्रो जुन संस्कृति छ परम्परा छ अब युवापिँढी पहिला हाम्रो त आजभन्दा तिस वर्षअगाडि त अब चलिआएको थियो आफ्नो बुढापाकाले हाम्रो जुन अराउँथे त्यसैमा हिँडैछौँ अब अहिले सबैजना अब मोडल भएको छ अब यस एक्काइस सेन्चुरीमा मान्छे बद्लिएको छ अब यहाँ धेरै पिँढीहरूले पढेर उहाँको आफ्नो आफ्नो अब कति बाहिर गएर कति मोबाइलको अब आफ्नो आफ्नो हिसाबले उहाँले अब यो संस्कृतिलाई चाहिँ अब हाम्रो चाहिँ अलिकिति भन्दाखेरि पहिला जुन हाम्रो संस्कृत थियो त्यो बुढापाकाले हामीलाई सिकाउँथेँ त्यो मान्छे अब सबै पढालेखा भएर चाहिँ आफ्नो आफ्नो प्रकारले गर्छन् अब कति परम्परालाई पालेका छन् कतिले पालेका छैनन् अब कस कसैले अर्थडोक्स भनेर पनि अब यो भन्छन् कसैले अब कम्तीमा पनि अब हाम्रो संस्कृतिलाई मनपराउने पनि सबै छन् तर बेसी भाग चाहिँ अलिकति अझै हाम्रो चाहिँ फिफ्टी पर्सेन्ट जस्तो भएको छ देशमा मान्छे मैले सोच्दाखेरि चाहिँ